हेलो हेलो भन्नुहोस् हजुर हजुर यहाँ हेमिल्टन दोकानको छेउमै हो सोफाहरू सोफाहरू होइन सोफा तपाईँहरूलाई अब चियर चाहिएको हुन्छ अब अब ड्रेसिङ है सबै पाउँछ ल एभ्रिथिङ के चाहिएको थियो तपाईँलाई सोफाहरू हो सोफाहरू चाहिँ तपाईँ तिम्रो हेरी हेरी छ के अब सानो सानोको चाहिँ अब त्यसमा त्यस्तै अब पन्ध्र सौ जस्तो पर्छ होइन अनि अलिकति अलिकति ठुलो भयो भने चाहिँ तिमीहरूको दुई हजार पर्ला त्यहाँदेखिको अब यो हुन्छ नि त अब जस्तै कि अब राम्रो राम्रो रुईको हुँदैन त्यहाँ अब त्यस्तोहरू त्यहाँ अलिक धेरै पर्छ अब हेरेर हुन्छ के अब राम्रो क्वालिटीहरूको चाहिँ राम्रै छ दामहरू क्या

हजुर भन्नु त चियरहरू चियरहरू छ त चियरहरू चाहिँ चियरहरू चाहिँ जस्तो कि अब एक सौ रुपियाँदेखिको स्टार्ट छ त अनि तिमीलाई कतिसम्म चाहिएको चाहिन बजट तिम्रो हजुर के काठको चाहियो र अच्छा अच्छा पाउँछ नि त्यो त त्यो तिम्रो हेरेर हुन्छ क्या तिमीलाई कत्रो चाहियो के चाहियो हेरी हेरी हुन्छ तिम्रो अब डिजाइन हुन्छ नि त अब कस्तो कस्तो टाइपको अब हुन्छ होइन अनि कुन चाहिँ काठको चाहियो तिमीलाई कस्तो टाइपको चाहियो पोलिस सोलिस लगाएको चाहियो कि होइन त्यस्तो हुन्छ नि त हजुर राम्रो राम्रो चाहिँ तिम्रो सात सौ आठ सौदेखिको चाहिँ स्टार्ट छ अनलाइन गर्दा पनि हुन्छ यहाँ तिमी हेमिल्टन आऊ होइन अनमोल लामा भन त्यहाँनिर अनि दोकान छ मेरो त्यहाँको फेरि हाम्रो